भारतका मानिसहरू जाने मुख्य धार्मिक स्थलहरू केदारनाथ बद्रीनाथ रामेश्वरम वैष्णो देवी कामाख्या देवी मन्दिर अझै धेरै विभिन्न विभिन्न प्रकारको मन्दिरहरू भारतमा छन् जसमा कि म जब कामाख्या मन्दिर गएको म जान्छु कामाख्या मन्दिर कामाख्या मन्दिर चाहिँ आसाममा चाहिँ स्थित हुनुहुन्छ त्यो एउटा हिन्दू मन्दिर हो जसमा एउटा धेरै ठुलो रहस्य पनि माना जान्छन् मन्दिरमा ए कामाख्या माँको पुजा गर्छन् जो कि एउटा शक्तिपीठ हो रहस्यभन्दा पनि ठे ठुलो कुरा चाहिँ यहाँ एउटा सम्भु शिला हुनुहुन्छ जो कि कामाख्या माँको रूप भन्दै अब विशेषता दिन्छन् यहाँ एउटा विशेष समयमा अब सालमा एकखेप एउटा ठुलो महोत्सव हुन्छ जसलाई चाहिँ हामी आम्बुबाची मेला पनि भन्छौँ यो मेला हुँदाखेरि चाहिँ मन्दिरहरू तिन दिनसम्म बन्द गर्छन् र यो मन्दिरको चाहिँ यो मान्यता भन्दाखेरि चाहिँ कामाख्या माताको चाहिँ महा महावारी यहाँ या कि मेन्सट्रुेसन को अवस्थामा हुनु हुनुहुन्छ त्यो तिन दिन यो रहस्य र मेलाको महत्वको जुन चाहिँ स्थल छ त्यो धार्मिक एवम् सांस्कृतिक परम्पराको रूपमा देखाजानु सक्छौँ यो मन्दिर एउटा धेरै ठुलो मेरो लाइफमा चाहिँ धेरै ठुलो किन इम्पोर्टेन्स दिन्छ भन्दाखेरि चाहिँ त्यहाँ जहिले पनि म जान्छु होइन मलाई धेरै बेसी पोजिटिभ फिलिङ्गसहरू आउँछ मलाई लाग्छ कि म एउता मन्दिरमा आएको छु जहाँ माताले मलाई आशीर्वाद दिनुहुँदैछ र धेरै म विश्वास गर्छु